म चाहिँ के भन्छु भने नि यो जो जति पनि अब सन् सन् सङ्गीतकारहरू छ नि तिनीहरू चाहिँ अब एकदम उनीहरूले चाहिँ गलालाई चाहिँ एकदम सुरक्षितसँग राख्नु पर्यो जस्तै अब जे पायो त्यही खानु हुँदैन हामी अब नर्मल पि नर्मल मान्छेहरू जस्तै अब हुन्छ नि अमिलो खाइरहेको पिरो खाइरहेको अब तातो चिसो सबै खाइरहेको त्यस्तो चाहिँ हुँदैन अब उनीहरूले खान्छ तर अब लिमिटेड लिमिटेड अन्त जस्तो अब टा उनीहरूको अब यति अब उनीहरूको अब क्वान्टिटी हुन्छ अब यति खाँदा चाहिँ उनीहरूलाई केही नोक्सान नपुग्ने खाले हुन्छ त्यो खाँदा हुन्छ होइन तातो पानीहरू खानु पर्यो बिहान उठेर गार्गल गुर्गुरहरू गर्नु पर्यो उनीहरू चाहिँ अब यो के भन्छ सा रे गा मा पाहरू गरिरहनु पर्यो सा रे गा मा चाहिँ गरिरहन पर्यो किनकि उनीहरूलाई यही एउटा फर्स्ट सुरु गर्नु नै यहीबाट हुन्छ अब यो अब गीत गाउने पनि त एउटा अब आफ्नो कला हो एउटा होइन यसलाई त्यसै अब यो के केहरू खाएर यो अब तपाईँले रक्सी रम के केहरू सिग्रेटहरू के के खाएर बिगार्नु भएन यो एउटा कला हो मान्छेको अब एउटा भगवान्ले दिएको देन हो त्यो भएर चाहिँ अब तपाईँहरूलाई चाहिँ यसलाई चाहिँ पुरा केयर गरेर राख्नु पर्नेछ किनकि अब हामीले बेसी चिसो खायो भने टन्सिल हुने डर हुन्छ घाँटीतिर अब घाउहरू हुन्छ कसैको जुठोहरू खायो भने होइन त्यही भएर चाहिँ अब तपाईँहरूले चाहिँ एकदम याद गर्नु पर्यो वा त डक्टरलाई सोध्नु पर्यो मैले यस्तो यस्तो खाँदाखेरि मलाई के असर पर्छ वा त डक्टरलाई गएर एउटा स्लिप बनाइ माग्नु पर्यो तपाईँहरूले मलाई चाहिँ अब यस्तोहरू खानु अमिलो पिरो खानु मन पर्छ मैले कति खाँदासम्म चाहिँ मेरो घाँटीलाई असर पर्दैन भनेर चाहिँ अब तपाईँले एउटा स्लिप बनाइराखेको छ भने त्यो हिसाबले तपाईँले खानु सक्छ तर आफ्नो मन मर्जीले चाहिँ नगर्नु होस् तपाईँहरूलाई नै नोक्सान हुन्छ हो त्यही भन्दछु म चाहिँ